एक्चुली एक्चुली यो टुरिस्ट फेस्टिबल चाहिँ तपाईँको सिजनमा चाहिँ मे जुन हो महिना र एकदमै राम्रो तपाईँले महिना फेस्टिबल हेर्नु चाहनुहुन्छ भने चाहिँ अक्टुबर नोभेम्बर डिसेम्बर हो अक्टुबरमा तपाईँको टुरिस्ट फेस्टिबल पनि हुन्छ दार्जिलिङको मौसम पनि एकदमै राम्रो हुन्छ त्यो टाइममा र फुलहरू पनि पुरै फुलिराखेको हुन्छ है अन्त तपाईँले यहाँबाट माथि टुरिस्ट टुरिज्म उइसमा घुम्नु जानु भयो भने यो टाइगर हिलमा जानुहोस् त्यतिबेला तपाईँले सनराइज एकदमै राम्रो देख्नु हुन्छ अक्टोबर नभेम्बरको सनराइज अक्टोबर नभेम्बर डिसेम्बरको सनराइज चाहिँ हेर्नुहोस् विशेष चाहिँ त्यहाँबाट तपाईँले देख्नुहुन्छ कञ्चनजङ्घा फुल रेन्जमा देख्नुहुन्छ र माउन्ट एभरेस्ट देख्नु हुन्छ कञ्चनजङ्घा तपाईँको फेददेखिको टुप्पोसम्मै देख्नुहुन्छ फुल रेन्जमा र सनराइज एकदमै राम्रो सनराइज त्यतिबेला देख्नुहुन्छ अक्टोबर नोभेम्बर डिसेम्बर